मलाई लागेकोमा चाहिँ है कालिम्पोङ चाहिँ पहिला अब सब डिभिजन थियो अन्त हालैमा चाहिँ कालिम्पोङ चाहिँ एउटा जिल्ला है डिस्ट्रिक्ट भएर आएको छ यस हिसाबले हेऱ्यौँ भने पनि कतिपय कुराहरूमा अब डेभलपमेन्ट भन्ने कुरा है भएर गएको छ कतिपय कुरामा तर मलाई लागेकोमा चाहिँ डिस्ट्रिक्ट भन्दामै अझै धेरै उपलब्धि धेरै अब डेभ्लपमेन्ट चाहिँ अब धेरै हुनुपर्ने हो मेरो आफ्नो पोइन्ट अफ भ्युमा हेर्दाखेरि चाहिँ त्यतिको चाहिँ अब मलाई भएको छैन जस्तो लाग्छ है अन्त मानिसहरूको जीवनमा पनि धेरै प्रभाव पारेका छन् अब जस्तै सब डिभिजन मात्रै हुँदाखेरि धेरै अब असुविधा थियो है अहिले अब डिस्ट्रिक्ट भएको कारणले हरेक कुराहरू अब टाढो जानुपर्थ्यो अब जस्तै अब दार्जिलिङ डिस्ट्रिक्ट लेख्थ्यौँ हामी पहिला अब डिस्ट्रिक्टको कार्यहरू कतिपय कुरा अब दार्जिलिङमा गएर गर्नुपर्थ्यो है तर अब अहिले यो कुराहरू चाहिँ हामी अब दार्जिलिङ जानु गइरहनु परेन है यहीँ कालिम्पोङमै यस्तो कुराहरू समाधान हुने भयो है अन्त कतिपय अब डेभ्लपमेन्टको कुरा गरौँ भनेर भन्दाखेरि अब टुरिज्म त अब एकदमै डेभ्लपै भएको छ भएर गएको छ कालिम्पोङमा है त्यसै कारण धेरै टुरिज्म धेरै टुरिस्टहरू एकदमै तल प्लेन साइडहरूबाट कालिम्पोङमा आउने गर्छन् है अन्त त्यही भएर अब एडुकेसन पनि अब पहिला हेरी चाहिँ अब अहिले पनि अलिक डेभ्लप चाहिँ हुँदैगरेको जस्तो चाहिँ मलाई लाग्छ